हेलो म टिस्टाबाट बोलेको मैले दार्जिलिङको विषयमा भन्दै थिएँ दार्जिलिङ टाइगरहिलको विषयमा हजुर यहाँ टिस्टादेखिको दार्जिलिङ हजुर दुई दिनभित्रमा दुई दिन हजुर त्यसो भए त तपाईँको घर चाहिँ कहाँनिर पर्छ होला त्यसो भए हजर त यहाँनिर टिस्टामा चाहिँ तपाईँ चाहिँ के रा राती आठ बजीतिर आइपुग्नु हुन्छ आइ हजुर आठ बजीतिर आइपुग्नुहुन्छ तपाईँ आठ बजी हजुर आठ बजीतिर आइपुग्यो भने चाहिँ हामी त्यहाँनिर जाँदाखेरि ठिकै हुन्छ होला नि यहाँदेखिको चार घन्टा जति लाग्छ दार्जिलिङ अन्त त्यतिबेलासम्म चाहिँ अलिकति टाइम पनि पाउँछ तपाईँको कोही बेला ढिलो पनि हुनु सक्छ होला त्यही भएर चाहिँ आठ बजीभित्रमा चाहिँ यहाँ आइदिनुहोस् न टिस्टामा त्यस् त्यसो भए त म अन्त दुई दिनमा त त्यहाँ पुग्नु पर्छै पर्छ त्यो भ्यूको लागि त भोलिसम्ममा त पुग्नै पर्छ होला नि त तपाईँ तपाईँ अहिले फ्री हुनुहुन्छ अहिले नै भए अहिले नै गएको भए राम्रो हुन्थ्यो नि हामी त्यहाँ नि होटलमा बस्दाखेरि ठिकै हुन्थ्यो

त्यो त मलाई त्यति साह्रो याद भएन म दार्जिलिङ त्यति साह्रो ट्राभल गरेको छुइनँ कि फर्स्ट टाइम मात्रै हो त्यो पनि म मेरो फ्यामेलीसँग जाँदैछु तप् तपाईँ तपाईँलाई चाहिँ कुन चाहिँ बाटो चाहिँ सजिलो लाग्छ त्यही बाटो ए तक्दाह पनि त्यसो भए त तपाईँले भन्नु हुँदैछ मतलब ठिकै होला तपाईँहरूले तपाईँ त त्यो बाटो हिँड्नै भएको होला नि त होइन हजुर ए हुन्छ हुन्छ त्यसो भए हजुर मैले नाम मात्रै सुनेको म त्यहाँतिर भिजिटै गरेको छुइनँ अहिलेसम्म म भर्खर मात्रै यहाँ घर फर्केको कि अन्त घुम्नु जुम् भनेको फ्यामलीसँग त्यति साह्रो याद छैन तप् तपाईँले तक्दाहको बाटो भन्नु हुँदैछ होइन हुन्छ त्यही ठिकै छ त्यसो भए हजुर हजुर ए हुन्छ हुन्छ